हेलो के गर्दैछस् ए होइन हौ मैले तँलाई हिजो भनेको थिएँ नि ब्याग हेर न मलाई त राम्रो लागेन कि बोकेको थिएँ कि हिजो त्यसको हेर न चेन नै बिग्रेको रहेछ हो अलिक पुरानो स्टक थिएछ हो अन्त राम्रो थियो नि राम्रो लागेर त लगेको थिएँ हिजो हिजो बोक्दाखेरि चाहिँ हेरेको कि चेन नै बिग्रेको रहेछ हो अनि तँलाई ल्याई दिदिनँ ल अर्को ल्याइदिन्छु नि ल राम्रो त छैन रहेछ अन्त कहाँ ल्याइदिनु

राम्रो देखेर लगेको खोइ त्यस्तो थिएछ बिग्रेको थिएछ हौ अर्को राम्रो हेरेर ल्याइदिन्छु नि

ल